खानाहरू पकाउनुको लागि चाहिँ के भन्नुपर्ने खानाहरू पकाउँदा पकाउँदाखेरि चाहिँ म टिभीहरूबाट टिभीहरू खोलेर त्यसमा हेरेर सिक्छु अनि यो मोबाइलबाट यो मोबाइलको युट्युबबाट खानाहरू पकाउने सिक्छु कतिवटा नयाँ आइटमहरू त्यसमा हुन्छ त्यो सिकेर मैले खानाहरू पकाउँछु खानाहरूमा के के मसलाहरू लाग्छ के केको चाहिँ अब सब्जीहरू खानाहरू राम्रो बनिन्छ त्यसमा त्यो टिभी र युट्युबको चेनेलबाट हेरेर म सबै सिक्नेगर्छु सधैँ नै मासुहरू कसरी पकाउँछ सब्जीहरू कसरी पकाउँछ त्यो तरिका म युट्युबको युट्युबबाट हेरेर म पकाउने गर्छु सधैँ